दार्जिलिङ जिल्लामा मुख्य शैक्षिक संस्थानहरूको विषय मा कुरा गर्नु हो भने दार्जिलिङमा साधारणत विद्यालयमा चाहिँ उच्च विद्यालयमा चाहिँ नेपाली गर्ल्स हाइ स्कुल महारानी म्युनिसिपल गर्ल्स हाइ स्कुल होइन सेन्ट टेरेजा त्यसरी नै गभर्नमेन्ट हाइ स्कुल आरकेएसपी सेन्ट रोबर्ट्स यिनीहरू यी स्कुलहरू छन् गभर्नमेन्ट स्कुलहरू र गभर्नमेन्ट कलेज साउथफिल्ड कलेज चाहिँ यहाँको दुईवटा चाहिँ विश्वविद्यालय ए कलेजहरू छ र विश्वविद्यालय त युनिभर्सिटी त अब हामी सिक् सिलगढीमै गएर पढ्नुपर्ने हुन्छ सिक्किममा गएर पढ्नुपर्ने हुन्छ र यो जुन चाहिँ शुल्कहरूको विषयमा चाहिँ अब त्यो त स्कुल हेरि हेरि हुन्छ जस्तो मिसनेरी स्कुलमा अलिकति बेसी हुन्छ जस्तो पूर्ण गभर्नमेन्ट स्कुलमा अलिकति कम्ती हुन्छ जस्तो लाग्यो मलाई किनभने मिसनरी स्कुल त हाफ् गभर्नमेन्ट सेमि गभर्नमेन्ट भएकोले गर्दाखेरि तर अब त्यहाँको पढाइहरू एकदमै राम्रो हुन्छ र अब पढ्ने विषयहरू त आफ्नो आफ्नो हुन्छ जस्तो मलाई हिस्ट्री एकदमै मनपर्थ्यो मैरो स्कुलमा अरूले चाहिँ हिस्ट्रीको कोइसन एन्सर पढ्थ्यो तर म चाहिँ डल्लै किताबै पढ्थेँ त्यो स्टार्ट टू फिनिसिङ अन्त म त्यो कोइसन एन्सर मलाई चाहिँदैन जस्तो प्रश्न आए म त्यसको उत्तर दिनुसक्थेँ किनभने मेरो एकदमै बेस्ट उयो थियो भने पछि फेरि फिजिकल साइन्स मलाई ठ्याक्कै मन नपर्ने त्यसको लागि चाहिँ म धेरै रात भरि खट्नु पर्ने दिनभरि खट्नु पर्ने त्यसको लागि मरेर मैले पास मार्क्स ल्याउथे क्या फिजिकल साइन्समा अब कतिलाई त फेरि त्यो कुरा गर्दा फिजिकल साइन्स त कस्तो मजा आउने सब्जेक्ट हो भन्छ होइन त्यो आफ्नो आफ्नो विषयवस्तु हो जस्तो भूगोल कसैलाई भूगोल पुरा मनपर्छ कसैलाई मन पर्दैन होइन त्यो हो पाठ्यक्रमको लागि त आफ्नो आफ्नो विषयमाथि फरक पर्छ आफू आफूलाई आफ्नु आफ्नु इच्छा अनुसारको हुन्छ कसै म्याथमा राम्रो हुन्छ साइन्स स्टुडेन्टहरू भएर पढेको हुन्छ त्यसले गर्दाखेरि त्यस्तो हो पढे विषयहरू चाहिँ